हजुर ए मैले पो ए हजुर म सन्तोष दाजु ए तपाईँको सानो एउटा दोकान छ होइन होटेल छ होइन अँ त्यहाँबाट चाहिँ मैले एउटा खाना अर्डर गरेको थिएँ होइन हिजो त्यो विषयमाथि मेरो अलिकति भन्नु थियो अलिकति कम्प्लेन नै भनौँ न अँ त्यसमा चाहिँ त्यो जुन मैले जुन अर्डर गरेको थिएँ खाना त्यो खाना चाहिँ अलिकति के भनेदेखि बासी जस्तो लाग्यो होइन बासी जस्तो थियो अनि भएन प्याकिङ पनि अलिक राम्रो थिएन कस्टमरलाई त अन्त यस्तो पाराले त हुँदैन कि अब यो विषयमा चाहिँ अब मैले के गर्नुपर्छ कि

होइन त्यो त्यो जब त्यो खाना खाएँ होइन एकदम मेरो अब जिउ पनि एकदम त्यो खाना खाए पछि मेरो एकदमै जिउ पनि बिग्रिराखेको छ होइन डाइरियाहरू भयो त्यही खानाको कारणले गर्दाखेरि नै हो कि जस्तो लाग्यो अनि यसो हेर्दाखेरि गन्ध गन्धे गन्धे पनि थियो सायद त्यही का खानाको कारणले नै मेरो आज यस्तो हालत भएको होला जस्तो लाग्दैछ

हुन्छ तपाईँको त्यो खाना पकाउने जो काम गर्नेहरू छ उनीहरूलाई पनि सम्झाइदिनु नि आइन्दा चाहिँ यस्तो खालको नगरोस् गल्ती नगरोस् होइन अन्त ए अनि के भनेदेखि अब यस्तो प्रकारले भयो भनेदेखि त एउटा बिजिनेसमा पनि अलिकति नोक्सान पर्छ होइन तपाईँको जुन दोकान छ एउटा बिजिनेस छ त्यसमा पनि तपाईँलाई नोक्सान पर्न सक्छ मेरोबाट चाहिँ अब मेरोबाट हुन्छ हुन्छ हुन्छ